सुबिन भट्टराईको साया उपन्यास कलेज कलेज बेसमा आधारित उपन्यास हो र यसमा कलेजमा साथीभाइहरू बसेर गफ गरेको त्यहाँनिर खाना खाएको माया गरेको कुराहरू समसामायिक रूपमा सबै हामी भोग गरे हामीले अनुभव गरेको जस्तो खाले विषय वस्तुमा लेखिएको उपन्यास हो र यो यो हेर्दाखेरि र पढ्दा भन्दा पनि पढ्दाखेरि चाहिँ साक्षात् म त्यहीँ नै छु भन्ने जस्तो अनुभव भएर लेखिएको उपन्यास लाग्यो